अब भर्खर बिगनरहरूलाई चाहिँ म भन्न चहान्छु भन्दा चाहिँ अब अहिले चाहिँ अब धेरै अब एडभान्स भइसकेकोछ अब टेकनोलोजीहरू धेरै बेसि छ अब तपाईँले अब जे को पनि अब जेको ट्रेनिङ लिन्छु भन्दा पनि अहिले त अहिले त अब धेरैवटा ट्रेनिङ सेन्टरहरू पनि छ अब मेन चाहिँ स्विमिङ गर्दा चाहिँ अब ट्रेनिङ लिन पर्यो अनि मेन अब भर्खर सिक्दैछ भने चाहिँ स्विमिङ पुलमै फर्स्ट ट्राई गर्नु पर्यो स्विमिङ पुलमा त्यही माथि इक्विपमेन्ट चा अब इक्विपमेन्ट जे दिन्छ अब त्यो लगाएर अब वाटर टबहरूमै अब खेल्नु पऱ्यो अब खोला चाहिँ अब अचानक खोलामा गएर खेल्नुभन्दा चाहिँ अब मेन चाहिँ स्विमिङ पुललमा ट्राई गरेको राम्रो त्यही माथि अब ट्रेनरले जो ट्रेन ट्रेनिङ दिएको हुन्छ अब त्यही ट्रेनिङ अनुसार अब आफूले अब ट्रेन भेएर खेल्नु पर्यो त्यही माथि अब फुल आफूलाई अब प्रोटेक्ट गरेर आफ्नो सेफ्टी हेरेर मात्रै अब खेल्नु अगाडि चाहिँ आफ्नो सेफ्टी यता उता सबै हेरेर चाहिँ अब अब बिगिनरले चाहिँ खेल्न पर्यो